हजुर म चाहिँ मेरो नाम चाहिँ बिमर्श खवास अनि मेरो फेमिलीमा चाहिँ ममी र बाबा हुनुहन्छ मेरो हामी तिनजनाको फेमिली छ अनि म चाहिँ अहिले क्लास टुएल्भमा पढ्दैछु अनि साथ साथै म कम्प्युटर क्लास पनि गर्दैछु डिसिपिए डिप्लोमा डिसिपिए गर्दैछु अनि मेरो मिल्ने साथी चाहिँ आयुष हो म पनि मिल्छु त्योसँग अनि मेरो एम्बिसन चाहिँ आर्मी हुने छो अनि मेरो हबी चाहिँ फुटबल खेल्नु हो